म एकदम धेरै मन पर्छ है कस्तो नराम्रो लागिरहेको बेलामा फुलहरू फुलिरहेको देख्यो भने एकदम राम्रो लाग्छ त्यही भएर चाहिँ मैले फुलहरू रोपेको